बगैँचाका फुलका फलहरू चाहिँ म के गर्छु भने पहिला नम्बर फुल फुल्दा चाहिँ अब अलिक फक्रियो पछि चाहिँ म फुल टिपेर चाहिँ अब देउतालाई चढाउँछु कलश भर्छु अनि त्यहाँदेखि देवी अब देउताको नाम पुकार्दै सबैलाई चढाउँदै चढाउँदै एक थाल त चढिहाल्छ मेरो फुल चाहिँ अनि त्यो फुल टिप्दा पनि अब नानीहरूले कति गाली पो गर्छ त आमा तिमी जान्दैनौँ भनेर अब फुल यो ओइलिएर झर्ने फुल चाहिँ के गर्नु अब चढाउनुपर्छ देउतालाई भन्दै कोही बेला झगडा डिस्कसन हुँदै म चढाइहाल्छु अर्को कुरो फल पनि म फर्स्टको चाहिँ देउतालाई चढाउँछु भगवान्लाई नै मन्दिरमा चढाउँछु अनि चढाएर भोलिपल्टै निकालेर प्रसाद हो भनेर चाहिँ सबैलाई दिएर आफू पनि त्यो खान्छु मुखमा हाल्छु जति नै गाली गरे पनि जे नै गरे पनि अब आफूले लागेको आदत त्यो भइहाल्दो रहेछ पहिला फुल टिप्यो चढायो अनि फल टिप्यो जे फल फल्छ काँक्रा भयो सुन्तला भयो अम्बक भयो फल भन्ने कुरा जे पनि म मन्दिरमै चढाइहाल्छु किन अब सानो उयो मेरो बाहिर मन्दिर छ माता उत्रेको जे पनि नयाँ देउतालाई पनि अब नयाँ कुरा चढाउनै पर्छ सबै कुरा घरमा फलेको कुरा झन् फर्स्टमा देउतालाई चढाउनु पर्छ अब बजारबाट किनेर ल्याएर त चढाइन्छ भनेदेखि झन् बारीको आफ्नो फर्स्टमा चढाउँछ म केही पनि खानु दिँदिन फर्स्टमा नचढाइ चाहिँ सुन्तला अम्बक जे काँक्रा जे पनि म पहिला देउतालाई चढाएर अनि त्यस चढाएर भोलिपल्ट निकालेर अनि प्रसाद बनाएर सबैलाई दिएर अनि आफू पनि लाइत खान्छु फुल टिपेर देउतालाई चढाउँछु त्यो चाहिँ मेरो फुल र फल त्यति साह्रो मेरो बेचाइ पनि हुँदैन अरे बरु किनेर देऊ चढाउँछु अनि नानीहरूले माँग्दाखेरि गाउँ घरकोलाई अब धेरै फल्यो भने एक दुईवटा म टिपेर बाँडी पनि दिन्छु किन फलफुल हो बाँड्नु पनि पर्छ फुल त त्यति बाँड्दिनँ अब एक मुठी माग्यो भने दिइहाल्छु फल चाहिँ म दिन्छु नानीहरूलाई होस् घरगाउँलेलाई होस्